हाम्रो गाँउमा गाई बस्तु चराउनको निम्ती प्रशस्तै हरियाली रूख पाइन्छ हरियाली जङ्गल पातहरू छ र त्यसले गर्दाखेरि हामी प्रशस्तै मात्रामा गाई बस्तु पाल्न सक्छौँ र गाई बस्तु पालेर हरियाली घाँसपातदेखि लिएर घाँसहरू काटेर ल्याएर दिन सक्छौँ यदि जङ्गलमा चराउने मध्येमा बर्खापात भए झरि भएमा अलिकति असुविधा हुन्छ जङ्गल झरीमा घास काटेर दिने कुरा आएन जङ्गलमा हुदाँखेरि अब घरबाट जाने कुरा पनि आएन गाई बस्तु जङ्गलमा चरिरहेको बेलामा गएर हेर्ने कुरा पनि आएन त्यति बेला अलिकति बिजोग हुन्छ र त्यति बेला अलिकति गाई बस्तुलाई अलिकति असजिलो हुन्छ त्यसले गर्दाखेरि हामीलाई त्यस त्यसमा प्रबलम र साह्रो हुन्छ उप्रान्त हाम्रो गाई बस्तुमा रोग असुविधा भन्ने कुरा त त्यति हुँदैन रोगहरू त्यति हुँदैन प्लेन साइडमा हो भने चाहिँ अलिकति प्लासटिकहरू खाएर रोगहरू गाई बस्तुमा देखा पर्ने गर्छ यहाँतिर चाहिँ त्यति देखा पर्दैन किनकि हाम्रो त प्रशस्त मात्रमा हरियाली छ हामी त गाई बस्तुलाई प्रशस्त मात्रमा घाँस पातहरू काटेर दिने गर्छौँ त्यसले गर्दाखेरि यहाँनिर त्यति असुविधा छैन गाई बस्तुलाई र यहाँनिर हाम्रोमा धेरै नै उपलब्धि छ घाँसपातको हरियालीको त्यसले गर्दाखेरि विभिन्न घाँस पातहरू हामी दिएर गाई पालन गर्छौँ दाना पकाएर किसिम गरेर हामी गाईहरूलाई सुविधामा राख्न सक्छौँ र त्यति हो बर्खा झरिमा बर्सातमा अलिकति असुविधा हुन्छ गाई बस्तु जङ्गल चरनमा लानेहरूलाई असुविधा हुन्छ झरिमा हेर्ने कुरा आएन र घाँस काटेर दिने गाई पाल्नेहरूलाई गाई गोठमा पाल्नेहरूलाई गोठमा गाई पाल्नेलाई पनि अलिकति असुविधा नै हुन्छ र घाँस काटेर दिन असुविधा हुन्छ दाना पानी पनि त अब भइहाल्छ र त्यति बेला चै अलिकति असुविधाको महसुस हुन्छ